हाम्रो समाजमा महिलाहरूको स्थान स्थान पहिलो नम्बरमा आएको छ र पहिलाको जमानामा महिलाहरूलाई अघि बढ्नु दि दिँदैन थिए घरकै कामले गर्दाखेरि घरकै काम गर्नुपर्छ भनेर भनिन्थ्यो र अहिले हाम्रो समाजमा महिलाहरू अघि आएका छन् एक नम्बरमा स काम एक नम्बरमा काम गर्ने गर्ने गरेका छन् र भारतको राष्ट्रपति महिला छन् प्रधानमन्त्री महिला भएका थिए र अहिले हाम्रो समाजमा महिलाहरूले पहिलो स्थान पाएर धेरै कामहरू गर्छन् अघि बढेर र अनि महिलाहरूले धेरै अघि बढेर काम गरिरहेका छन् सरकार र सँग मिलेर र आफ्नै जेन्स्टहरूभन्दा पनि लेडिसहरू अहिले महिलाहरू आफ्नो काममा अघि बढेर काम गरेका छन् अनि गर्दछन् जस्तै पाइलटहरू भए अहिले महिलाहरू पहिलो स्थानमा छ र पुरुषहरू जत्तिकै महिलाहरू पनि अघि बढेर काम गर्ने गर्छन् र पहिलो सफलता पनि महिलाहरूले गर्छन् जस्तै बाहिर पनि पहिला पहिलाको जमानामा हाम्रो समाजमा महिलाहरूलाई घरमै सीमित राखेर काम गरेर बिताउने गर्थे र अहिले त्यस्तो हुँदैन महिलाहरू आफ्नो घरको काम पनि सकेर बाहिर अफिसतिर नोकरीतिर चाकरी सबैतिर महिलाहरू अघि बढेका छन् र यसरी महिलाहरू अघि बढेर धेरै धेरै धेरै कामहरू गरेका छन् जस्तै नेपा भारतका प्रधानमन्त्री पनि महिलै थिए राष्ट्रपति पनि महिलै थिए महिलाहरू यसरी अघि बढिरहेका छन् र घरको काम पनि महिलै गर्छन् बाहिर पनि महिलै गर्दछन् र पुरुषहरू सँगसँगै काँधमा काँध मिलाएर काम गरिरहेका छन् र